हेलो ए हजुर हो त हजुर हो त ए हजुर कुन नानीको नाम के होला नि ए हजुर के के भयो सार्थकलाई ए हजुर ए हजुर ए हजुर अँ टेस्ट त हुँदैछ नि यिनीहरूको कार्ड टेस्ट हुँदैछ फेरि त्यो मार्क्स त एक्जाममा जोडिन्छ हजुर ए हजुर ए नानी स्कुल चाहिँ आयो नि ए आज मन्डे होइन आज आज यिनीहरूको एसेम्ब्ली हुन्छ हो यसो एसेम्ब्ली त गर्नैपर्यो होला अनि त साढे आठदेखिको एसेम्ब्ली हुन्छ यिनीहरूको टेस्ट चाहिँ नौ बजीदेखिको दस बजीसम्म हो मतलब त्यस्तो मतलब बस्नुसक्छ नानी सार्थक लेख्नुहरू त सक्छ हजुर ए हुन्छ हुन्छ त्यसो गर्दा हुन्छ अन्त तर एकपल्ट तपाईँ अलिक छिटो आइदिनु होस् कि दस बजीभन्दा अगाडि म पनि म्यामसँग त प्रिन्सिपल म्यामसँग त बात मार्नु उसलाई त नोटिसमा ल्याउनुपर्यो नि नानी अब जाँदैछ अब फेरि यो टेस्ट त अब जोडिन्छ इम्पोटेनै हो बिस मार्क्स त जोडिन्छ यिनीहरूको एक्जाममा अन्त म पनि कुरा गर्छु तपाईँ पनि अलिकति छिटो आएर के अरे म्यामलाई पनि एकपल्ट नोटिसमा लेखिदिनु होस् न

हुन्छ हजुर हुन्छ अनि यो त भाइरलै होला अरू पनि धेरै स्टुडेन्टले यसरी नै क्या हौ बिमार भएको छ कि हुन्छ त्यसो गर्दा हुन्छ ए हुन्छ हुन्छ थ्याङ्क्यु